मैले केही दिन अगि एक जोर जुत्ता किनेको थिएँ जुत्ता एकदम राम्रो लाग्यो अलिक सस्तो पनि लाग्यो त्यसको डिजाइनहरू पनि राम्रो थियो र ल्याएर लगाएँ एकदमै मलाई ठिक्कै हेर्दा पनि सुहाउने मेरो उमेर अनुसार त्यो म्याच गऱ्यो तर लगाएर हिँड्दाखेरि त्यसको चाहिँ के भयो भने अलिअलि पानि आइरहेको चिसो चिसो म बिहीनको मर्निङ वर्कमा जाँदाखेरि त्यो जुत्ताको सोल चाहिँ प्वाक्कै त्यसको सल्युसन छोडेर उकियो साह्रै नराम्रो लाग्यो